विशेष मैले ठुलो मैले ठुलो यात्रा त गरेको छुइनँ र पनि पुट्टपर्ती साउथ इन्डियासम्म गएँ हामी गयौँ हो त्यसको लागि हामीले जा जानु भन्दा एक हप्ता अगाडि नै सबै प्लान बनाएर एउटा लिस्ट बनाएर के के सामान लानु पर्ने जस्तै चाना चाना होस् मकै भुटेर सातु बदाम त्यस्तै अब तपाईँको कतिवटा फलफुलहरू नबिग्रिने फलफुलहरू हालेर लान्थ्यौँ बाटोमा पानीको लागि पनि जरकिनमै हामी यहीँबाट पानी लिएर जान्थ्यौँ कसैको त्यहाँ पानी किनेर पनि खाएनौँ दुई दिनसम्म आफ्नै पानी खायौँ बाटोमा पनि हामीले ट्रेनको खाना केही खाएनौँ र उयो घरबाटै लगेको चिजहरूले नै हामीलाई काफी हुने हुन्थ्यो